मेरो चाहिँ खेल प्रिय खेल के हो भन्दाखेरि चाहिँ मलाई चाहिँ एकदम सानैदेखि बच्चैदेखि मनपर्ने खेल भनेको चाहिँ फुटबल हो पहिला पहिला अब समयमा अब स्कुलहरू पढ्दाखेरि म पनि फुटबल खेल्ने गर्थेँ है अब नामी अब फुटबल प्लेयर त होइन हल्काफुल्का खेल्ने गर्थेँ अब मलाई मनपर्थ्यो अहिले पनि मनपर्छ अब स्कुल टाइमतिर अब सर टिचरहरूले आफ्नो टिचरहरूले खेलाउनु हुन्थ्यो त हाउसवाइसको त्यतिखेर त्यो टाइममा चाहिँ म पनि फुटबल खेल्ने गर्थेँ अन्त यो किन मनपर्छ भन्दाखेरि चाहिँ अब यो फुटबलले चाहिँ अब एक्सर्साइज पनि हुन्छ अब हेल्थ आफ्नो हेल्थ राम्रो पनि बनाउँछ अब शरीरमा सबै कुरा पुगेको हुनुपर्छ है अन्त अब त्यो अब खेलकुदले गर्दाखेरि पनि अब आफ्नो स्वास्थ्य एकदम राम्रो हुन्छ स्वस्थ हुन्छ खेलकुदले अब मानिसलाई अलिकति माइन्ड पनि फ्रेस गराउँछ अब डिप्रेसनहरू कहिले अब कति मान्छेहरू अब डिप्रेसनको बिरामीहरू हुन्छ अब यो खेलकुदमा पर्यो भने चाहिँ अलिकति माइन्ड फ्रेस पनि हुन्छ आफ्नो हेल्थ राम्रो पनि हुन्छ बिरामीहरू हत्तपत्त हुँदैन त्यही हो